मैले तै एउटा मलाई तै ह्यान्डब्यागको खाँचो परेको थियो है र मैले तै एउटा दोकानमा गएर ब्याग हेरेको थिएँ र त्यो ब्याग तै राम्रो क्वालिटीको लाग्यो मलाई तै फर्स्ट ल्याउँदा तर मैले घरमा लिएर आएँ र मैले त्यो कलेज जाँदा पनि मैले युज गरेँ बोकेँ र एक हप्ता बाद मैले त्यो बोकेँ अन्त आएर तै मैले घरमा आएर तै त्यो ब्यागलाई तै पाउडरमा हालेर धोएँ र त्यो धोएर तै मैले पखाल्न जाँदा चाहिँ त्यसको रङ तै डल्लै गइसकेको थियो अनि पुरा छ्यान्द्रा छ्यान्द्रा पनि भइसकेको थियो लुगाको त्यो रुईहरू निस्किसकेको थियो र मलाई त त्यो राम्रो लागेको थियो फर्स्ट किन्दा तै र त्यस्तो पछि किन्दा तै एक हप्ता बाद किन्दा बोकेर चलाउँदा चाहिँ त्यस्तो खालके भयो र तपाईँहरूलाई पनि है कत्तिले अब राम्रो ब्याग खोज्नुहुन्छ अब चलाउनको लागि र राम्रो राम्रो दोकानमा गएर तपाईँहरूले पनि हेर्नुहुन्छ राम्रो लाग्छ फर्स्ट देख्दा त अनि घरमा आएर युजहरू गर्दा एक दुई दिन बाद युजहरू गर्दा त्यस्तो हुन्छ र राम्रोसँगले है तपाईँले ब्यागको क्वालिटी हेरेर राम्रो अब कस्तो कस्तो कम अब कति कम्पनीको हुन्छ त्यस्तोहरू हेरेर है किनिदिनु होला र राम्रो चालले हेरेर तपाईँले पनि ब्याग किन्नु अन्त यस्तो हुन्छ पछिबाट तै अब किनिसकेर तै त्यही राम्रो क्वालिटीको ब्यागहरू पनि अब त्यसरी रङहरू जाने कत्ति फाटिने खालके हुन्छ है राम्रोसँग हेर्नु थ्याङ्क्यु